ठुलो मान्छेले चाहिँ मैले अब सानैदेखिको मलाई भन्थ्यो अब जति नै जेसुकै जति नै जेसुकै नै अब कष्टहरू आए पनि कहिले पनि अब हार चाहिँ नखानु स सङ्घर्ष गरि बस्नु आफूले सोचेको ठाउँमा आफू पुग्नेसाथ जति नि आफूले जे सङ्घर्ष गरिबसे नि त्यहाँ पुगुन्जेल अब सानोमा चाहिँ मैले त्यो सोच्दैखेरि चाहिँ हावाको लाग्थ्यो जेसुकै भनिरहोस् हो त्यस्तो टाइपको लाग्थ्यो तर आहिले चाहिँ अब त्यहाँ अब त्यो शब्दहरूले चाहिँ निकै प्रभाव पार्छ मलाई अन्त अहिले त्यो शब्दहरूले अब त्यो शब्दले गर्दा अब धेरै कष्टहरू छ म माथि तर पनि हार चाहिँ मानेको छैन अझै लडिरहेकै छु लड्दै उठ्दै लड्दै उठ्दै हुँदैछ अब तर पनि हार चाहिँ मान्नु हुँदैन रहेछ भन्ने चाहिँ आयो मेरो सोचमा होइन